हाम्रो यहाँ धेरै प्रकारको खेलाहरू पाइन्छ तीम्ध्ये हामी फुटबल हामी यहाँ एकदम हामी घनित रूपले हामी त्यो कुरोहरूलाई लिँदछौँ खेल्दछौँ साथै हाम्रो यहाँ सिलगढी हामी सिलगढीबाट हामी डायमन्ड क्लबहरूबाट हामीले धेरै प्रकारको खेलाडीहरू पाएका छौँ साथै तिनीहरूले आफ्नो खेलाद्वारा आफ्नो पर्फर्मेन्सद्वारा तिनीहरूले आफ्नो मिहिनेतद्वारा हाम्रो नेसनली कुरोहरूमा लाइक हामी स्टेट बाई स्टेटको हामी कम्पिडिसनहरूमा पनि हामीले देखेको छौँ जस्तै कि हामी अस्ति भर्खर हामीले झोलुङमा हेरौँ भने नेसनल एउटा फुटबल सेमिनार भएको थियो त्यो टाइममा हामी सिलगढी डायमन्ड क्लबबाट रोहित उराउँलाई हामी हेर्नसक्यौँ उसको खेला धेरै असलिटीले थियो अनि आउँदो दिनहरूमा हाम्रो सानसानो क्लबहरूबाट पनि धेरै प्रकारको खेलाडीहरू पनि निस्किने हामी आशा गर्छौँ साथै हामी आफ्नो गाउँघरबाट पनि हामीले आफ्नो नेसनेलिटी देखाउनको पनि हामीले रिप्रेजेन्टिभ गर्नको निम्ति हामी आफ्नो मिहिनेतहरू पनि गर्दछौँ हाम्रो क्लबहरू पनि आफ्नो सानसानो क्लबहरू पनि छ आशा क्लबहरू फुलबारी क्लबहरू हामी त्यसबाट पनि हामीले धेरै प्रकारको खेलहरू फुटबलमा हामी आफ्नो योगदानहरू दिनसकेका छौँ र आउँदो दिनहरूमा यसरी नै हाम्रो नेसनली अथवा इन्टरनेसनेली हामी आफ्नो खेलालाई रिप्रेजेन्टिभ गर्न चाहन्छौँ र साथै हामीले यस थोकहरूबाट हाम्रो एउटा आइकन पनि हुनु छ र तिनीहरूबाट हामी प्रेरणाहरू पनि प्राप्त गर्दछौँ हामी तिनीहरूको खेला देखेर हामीलाई हामी पनि यस्तो खेल्न सकुँ हामी भन्ने हाम्रो जीवनमा एउटा जोस पनि आउँदछ साथै तिनीहरूको खेला देखेर हामी हामी इन्सपायर पनि हुँदछौँ